भारतीय यातायात प्रणाली भनेको अब ट्रेन छ बस छ अहिले त यो टोटो भन्ने यो ब्याट्रीमा कुद्ने पनि निस्केको छ सानो यता छेउछेउतिर त्यसले पनि लग्दिहाल्छ अन्त अटोहरू भयो ट्याक्सीहरू भयो अब पहिला त हामी त रिक्सा त्यो मानिसहरूले चलाउने रिक्सामा नै हिँडेको त्योहरू चाहिँ धेरै कम्ती नै छन् अब टाडटाडो जानुको लागि त फ्लाइट भयो ट्रेन र बसहरू छन् अब यातायात प्रणाली अब यसले सामना गर्नु परिरहेको हालैको चुनौतीहरूभन्दा अब चुनौती भनेको भाराहरू अब फ्लाइटमा त ठुलो अलिक कम्ती स्तरको मान्छेहरू जान सकिँदैन धेरै नै महँगो हुन्छ अब ट्रेनमा भनेको बुकिङ पहिल्यैदेखि गर्नु पऱ्यो अब बुकिङ त ट्रेन कम्ती भएर हो कि मान्छे ज्यादा भएर हो कि बुकिङ गर्नु पाइँदैन तत्कालमा टिकट काट्छु नि भन्दा पनि तत्कालमा नि पाइँदैन अब बाह्र सयको दिल्ली जाने टिकटहरू तिर्नुपर्छ उन्नाइस सय एक्काइस सय तिर्नुपर्छ सात सय आठ सय ज्यादा दिएर अन्त अब बसको कुरा गरौँ भने बसको अब गर्मेन्ट सबै गरिदिए त राम्रो हुन्थ्यो प्राइभेट बसले गर्दा भारा नै ज्यादा छ त्यहाँनेरि त्यो आफ्नो गन्तव्यमा पुगाउने बसहरू पनि भेटिँदैन धेरै नै कम्ती बसहरू दिएको छ अहिले गर्मेन्टले हाम्रो पश्चिम बङ्गालमा त झन अब अहिले अवसर भनेको अब अलग अलग बसहरू राखेर अझै बाटोहरूमा अझै कुद्नुलाई गाडीहरू छोडेर ट्रेनहरू अलिक बढाएर यसो मान्छेलाई सुबिधा हुने पाराले अलिकति टिकटको दामहरू अलिकति कम्ती गरेर गर्दा चाहिँ हुन्छ अवसर चाहिँ त्यही छ नभए त अब यस्तै हो भारतको यातायात प्रणाली त अब यतिकै छ